हजुर हजुर मिस हजुर गुड मर्निङ मिस हजुर ठिक्कै छु मिस तपाईँ ठिकै हुनुहुन्छ हजुर मिस चियाहरू पिएर अहिले भर्खर बसेको मिस हजुर मिस भन्नुहोस् न हजुर हजुर मिस हो त हजुर हजुर मिस युकेजीको क्लास नानीहरूलाई चाहिँ अब मैले पनि त्यही अब सल्लाह सोच्दै छु अब केकसेक कटाएर होइन नानीहरूलाई यसो प्रोग्राम गराउने बिचार तपाईँको पनि कस्तो छ मिस भन्नुहोस् न सुनौँ हजुर हजुर हजुर मिस हजुर हजुर मिस अहिले

हजुर हजुर मिस हजुर मिस त्यही त अब सिकाउनु पर्छ सल्लाहहरू गर्दै गरौँ होइना अब टाइम पनि छैन रहेछ अन्त त्यहाँदेखिको अब नानीहरूलाई सरसल्लाह गरेर उनीहरूको प्यारेन्ट्सहरूलाई पनि अब जानकारी दिनुपऱ्यो हामीले पनि अब हामीले चाहिँ टिचर डे मनाउँदैछु भनेर होइन अनि नानीहरूलाई पनि त्यस्तै तरिकाले अब सिकौँ न अब न डान्सहरू गरौँ है अब उनीहरूको पनि प्यारेन्ट्सहरूलाई सो हामीले पनि बोलाउँ अब नानीहरूको पनि प्यारेन्ट्सहरूलाई यसो इच्छा हुन्छ नि त हेर्नुको लागि

हजुर हुन्छ मिस म भनिदिन्छु नि हजुर हुन्छ मिस हजुर हजुर मिस हजुर हुन्छ हुन्छ मिस तपाईँले भनेको मलाई राम्रो लाग्यो होइन उनीहरू न स्कुलमा पनि अब यसो हुनु पर्छ पढाएर मात्रै नानीहरूलाई पनि हुँदैन यसो प्रोग्रामहरू पनि देखाउँदै गर्नुपर्छ नानीहरूलाई जानकारी दिँदै गर्नुपर्छ ठिकै लाग्यो हजुर हुन्छ हुन्छ मिस हुन्छ हुन्छ बाई मिस